हामीले लामो यात्रा साइकल यात्रा गर्दाखेरि चाहिँ कसरी आफ्नो स्वास्थ्य राम्रो राख्नुपर्छ सक्छ र पर्छ भन्दाखेरि चाहिँ जब हामीले लामो यात्रा गर्छ तब हामीले खानेपानी र आफ्नो मेडिकेपहरू र धेरै राम्रो चिजहरू राख्नुपर्छ दबाईहरू राख्नुपर्छ पानी आफ्नो स्वास्थ्य राम्रो राख्नुको लागि त राखेँ हाम्रो स्वास्थ्य राम्रो राख्यो भने मात्रै हामीले साइकल यात्रा पूर्ण गर्नसक्छ जब हामीले साइकल यात्रा पूर्ण गर्न सक्दैन तब हामीलाई नराम्रो लाग्छ म एउटा बुगिनबारी सानो गाउँबाट बिलङ गर्छु त्यहाँबाट म आउँछु र त्यहाँबाट मैले सिलगढीसम्म साइकल यात्रा गरेको छु र साइकल यात्रा गर्दाखेरि चाहिँ फर्स्ट मलाई मोस्ट इम्पोर्टेन्ट चाहिँ पानी चाहिन्छ पानी चाहिँदाखेरि अन्त के हुन्छ भन्दाखेरि पानी चाहिन्छ पानी खानको लागि उयोहरू पानी चाहिन्छ अन्त साइकल चलाउनको लागि साइक्लिङ गर्नको लागि हेल्मेट पनि चाहिन्छ ग्लभसहरू चाहिन्छ अन्त बेसी गरम छ भने त्यो साइकल यात्रा गर्न पनि सक्दैन त्यही कारण चाहिँ साइकल यात्रा गर्दाखेरि धेरै कुरोहरू चाहिन्छ अब के गर्नु त अन्त साइकल यात्रा गर्दा गर्दा हामीले जङ्गलहरू भेट्छ र जङ्गलहरू भेट्दाखेरि हामीले त्यहाँ प्रकृतिको राम्रो चित्रणहरू चराचुरूङ्गी कराएको सुन्दाखेरि हाम्रो राम्रो लाग्छ र हामीलाई राम्रो लाग्छ त्यहाँको बानी पानीहरूको आवाजहरू सुन्दा राम्रो लाग्छ हामी त्यो जब जङ्गलमा ढुक्छौँ जङ्गलमा ढुकेपछि हामी प्रकृतिको महत्त्व बुझ्छौँ र प्रकृतिले चाहिँ हामीलाई के दिँदैछ र त्यसको हावा पनि आफ्नो गाउँको भन्दा अलगै हुन्छ त्यही कारण हामीले साइकल यात्रा गर्दाखेरि धेरै राम्रो हो र साइकल यात्रा गर्दाखेरि धेरै दुःख हुन्छ जब हाम्रो ढाडहरू पनि दुख्छ साइकल यात्रा गरेपछि खुट्टाहरू दुख्छ दुख्दाखेरि आफूलाई नराम्रो लाग्छ त्यतिखेर हामीले विश्राम गर्नुपर्छ आधा बिचमै कोही बेला राति हुन्छ राति हुँदाखेरि आफूलाई असुविधा पर्छ जङ्गल बिचमा कोही बेला राति हुन्छ हामीलाई होटलहरू पनि पाउँदैन रेस्टुरेन्टहरू पनि पाउँदैन अनि स्टे होमहरू पनि पाउँदैन त्यो नपाएको गर्दाखेरि आफूलाई धेरै डर पनि लाग्छ दुःख पनि लाग्छ र घरमा बसेको र बाहिर हिँडेको चाहिँ धेरै अन्तर हुन्छ भनेर त्यतिखेर चाल पाउँछ र हामीले खानेकुरोहरू बोक्नुपर्छ आफ्नो घरमा के बनाउँछ आमाआप्पाले जे पकाउँछ त्यो बोकेर हिँड्छौँ हामी त तर अब सबैको आफ्नो आफ्नो छ बोक्ने कुरो त कसले के बोक्छ कसले के बोक्छ तर हाम्रो चाहिँ अब हामी त आलिक गरिब घरबाट आएको जस्ट हाम्रो त हेपिनेस नै साइक्लिङ हो त्यस कारण चाहिँ हामीले जे छ त्यही बोकेर हिँड्छ त्यही हिँडेर नै हामी साइक्लिङ गर्छौँ र पानी चाहिँ मोस्ट इम्पोर्टेन्ट थिङ्स हो अन्त त्यो पानी पानी खायो भने चाहिँ हामीलाई राम्रो पनि लाग्छ अनि हाम्रा एनर्जीहरू पनि आउँछ अरू चिज खानुभन्दा चाहिँ हामीले बेसीजस्तो पानी खान्छौँ साइक्लिङ गर्दा त्यस कारण पानी ए साइक्लिङ गर्दा चाहिँ पानी चाहिँ बोकेर हिँड्नुपर्ने मोस्ट इम्पोर्टेन्ट हो रहेछ धन्यवाद